हेलो

के छ हौ साथी आइ आ हालखबर त्यही त को को जानुपर्ने जानु त जानुपर्ने नि हौ हजुर उम् ल ल ल यसो गरौँ न त्यो साथीहरूमा आठ दसजना लैजाउँ बेसी न लैजाउँ हो सामान पनि लानुपर्यो खानेकुरो चिरिपसिरिपहरू होइन मासुतासु कसो गर्नु

त्यो सल्लाहकै कुरो हो

उम् अँ डुल्ने समय पाउँछ नि ल ठिकै छ अन्त सब्जीटब्जी के के बनाउने प्लान भयो अँ उम् अँ अँ उम् हुन्छ हुन्छ खै लानुपर्छ होला हौ अलिअलि त अलिअलि लैजाउँ ड्राइभर त खै को लैजाउँ पल्लो घर साइँलालाई भनौ होला हौ त्यसले कुदाउनु जान्दछ होला नि अँ अँ अँ अँ अनि उसको गाडीमा सामान अटाउँला मान्छे कि आट्दैन एउटा गाडी ल ल ठिकै छ ठिकै छ अँ ल ल ल त्यसै गरौँ न त

उम् उम्

हो त राम्रै हो राम्रै कुरो हो ल जाउँ न त एकपल्ट पिकनिक

जाने जति बसेर सल्लाह गरौँ न पैसा पनि त उठाउनु पर्यो होइन सौ सौदा गर्ने पैसा पनि उठाउनु पर्यो भोलितिर सल्लाह गरौँ न तिनीहरूलाई पनि बोलाएर अहिले भेटौँ न ल अहिले फोन राख्छु